मैले एउटा निलो कलरको मिन्त्राबाट ज्याकेट मगाएको थिएँ त्यो ज्याकेट चाहिँ मैले मैले भनेको जस्तै आइपुग आइ आयो अन्त मैले भनेको जस्तै रङमा पनि आइ आयो अनि म एकदमै खुसी छु त्यो ज्याकेट जुन साइजको जुन साइजको मैले भनेको थिएँ मलाई त लार्ज हुन्छ त्यो लार्जमै आएछ अनि त्यो ज्याकेटले गर्दाखेरि यो त्यो ज्याकेट त मैले समरको लागि समर ज्याकेट मगाएको हो खासमा चाहिँ त्यही खालकै पातला पातला खाल टाइपमा आएछ एकदमै कुल फिल हुने ज्याकेट आइ म जस्तो खालको म जस्तै सोचेको थिएँ त्यही अनुसार आएछ अनि त्यो ज्याकेटको जम्मा मैले कति यो मैले मगाएको भयो यस्तै एक महिना अनि म त ड्युटी जानु पर्छ त्यही भएर मैले त्यो मगाएको थिएँ रेगुलर युज हुन्छ मेरो त प्रायै अनि लाउँदा मैले कतिचोटि जतिपल्ट धोएँ आहिले त्यत्ति पल्टसम्म मैले यसो बिचार गर्दाखेरि कसो कलर पनि गएको छैन जति कलर जस्तो कलर छ त्यस्तै इम्प्याक्ट छ अनि धुँदाखेरि कुनै एउटा यस्तो त्यसको त्यो सिलाइहरू छ नि जुन चाहिँ एकदमै पक्का रहेछ त्यसको त्यो यस्तो भुवाहरू पनि उठेन बबल्सहरू जुनहरू पनि आएन अन्त त्यो यो जुन चाहिँ मैले त्यो मैले ज्याकेट मैले मगाएको एक महिना अगाडि र जस मैले जुन टाइममा मगाएको थिएँ मलाई जुन टाइममा चाहिएको थियो त्यो टाइममा पनि एकदम ठिक टाइममा आइपुग्यो अनि के यो भन्छ यो त्यो ज्याकेटको जुन चाहिँ यता यो चेनहरू जुन चाहिँ पकेटहरू छ त्यो पकेटमा पनि मलाई भनेको चेनहरू चाहिएको थियो गोजीतिर भित्र पनि एउटा गोजी भएको चाहिएको थियो बाहिरपट्टि यस्तो दुईपट्टि गोजीमा पनि चेनवाला चाहिएको थियो र माथिपट्टि पातला यसो टोपी भएको र डोरी बाँध्ने चाहिएको त्यस्तै नै आएछ र चेनहरूको पनि जुन चाहिँ क्वालिटी छ त्यसको पनि एकदम राम्रो पाएँ अन्त त्यो अहिले जुन चाहिँ मैले त्यो ज्याकेटलाई यस्तो टन्टलापुर घाममा सुकाउँदाखेरि पनि त्यसको रङ्ग उड्दैन रहेछ र मैले कतिपल्ट त्यो धोएर सुकाइसके तरपनि रङ्ग उडेन त्यो घमले रङ्ग टिपेन अनि धुँदाखेरि पनि कलर त्यसको रङ्गै रङ्ग गएको छैन अहिलेसम्म अनि अब यस्तो यो यो जुन चाहिँ कम्पनी मित्र छ ए मिन्त्रा त्यो मिन्त्रबाट चाहिँ अब अरू सामान पनि यसरी नै आउँछ भन्ने मलाई एकदमै होप छ अन्त त्यो जुन ज्याकेटको कुनै कुनै ज्याकेटहरूको त अब कति मैले मगाएको थिएँ अगाडितिर त्यसको मैले भने जस्तो मेरो लेन्थ हातको लेन्थ होइन यो जुन चाहिँ वेले वेस्टको लेन्थ हुन्छ के त्यो एकदमै नमिलेको हुन्छ त यस्तो जुन चाहिँ यो सोल्डरको ब्लेडहरूमा एकदम टक्क बस्ने नै हुँदैन तर यो मैले जुन चाहिँ लगाएँ त्यो चाहिँ एकदमै एकदम फिट भयो मलाई चाहिँ फिटिङ भयो एउटा त्यो यस्तो कुमसम्म टक्कै अड्किने हातको यो बाउला जुनचाहिँ छ त्यो बाउलासम्म टक्क अड् एकदमै लेन्थ त्यसको जुन चाहिँ छ त्यो पनि ठिक्कै मलाई हुने मैले मेरो एकदमै मेरै साइजको पाएँ मैले